हजुर भन्नुहोस् हजुर नमस्कार नमस्कार

हजुर हजुर हजुर ए ए पिकनिक स्पोट त्यो तपाईँको चाहिँ भाइ मलाई त्यति साह्रो चाहिँ याद छैन कि तर अहिले त जलपाइगुडी भन्दाखेरि चाहिँ तपाईँको एकदमै चिनेको सबैले एकदमै प प्रसिद्ध भनेको चाहिँ बेङ्गाल सफारी छ एउटा है जलदापाडा छ तपाईँको गजलडुबा छ यहाँ लाटागुडीहरू है हुनु त म पनि गएको छु तपाईँको बेङ्गाल सफारी चाहिँ एकदमै राम्रो छ निकै ठुलो ठाउँ छ है त्यहाँ गएपछि त्यस त्यो बेङ्गाल सफारीदेखि अलिक पर चाहिँ तपाईँको टिबेटन एउटा गुम्बा पनि छ ठुलो एकदमै राम्रो त्यहाँ त्यहाँमुनि होइन होइन सालुगडा होइन अलिक अगाडि तपाईँको हजुर सेलु सालुगडा देखि अलिक अगाडि गएर देब्रेपट्टि तपाईँको अ त्यहाँदेखि त्यहाँ खोला पनि छ हामी त पिकनिक गर्नु जाँदा त्यहीँ नै मजाले एकदम साउन्ड बक्सहरू लिएर जान्छौँ हो अन्त त्यहीँ खाना बनायो त्यहाँदेखि खानासाना खायो भाँडाकुँडा पनि धुयो नदी छ त्यहाँ खालो छ एकदम सफा पानी त्यहाँ अब पुरा हामी मजा गर्छौँ त्यसपछि फेरि त्यो गुम्बा पनि घुम्न जान्छौँ हो एकदमै भिड हुन्छ भाइ त्यस्तै हो थर्टी फर्स्ट डिसेम्बरदेखि तपाईँको जेनवरी पुरै महिना पुरै महिना हुन्छ त्यसपछि लाटागुडी पनि एकदमै राम्रो ठाउँ छ भाइ त्यतातिर त थुप्रो रिजर्टहरू छ त्यता अरू दिन खाली भए पनि हो यस्तै हो सिजनको बेलामा त आम्मामा बुकिङ पाउँदैन पहिल्यै बुक गर्नुपर्छ उता गएर खोजे भने पाइँदैन हो अन्त गजलडुबा हजुर हजुर भाइ एकदम त्यहाँ त बोटिङहरू पनि हुँदोरहेछ माछा त थरीथरीको पाइँदो रहेछ अन्त एकदम इन्स्टेन्ट कुक गरेर नि त्यति नै बेला तपाईँलाई कुन चाहिँ मन पर्यो हो त्यो माछा बनाएर दिँदारहेछ झन् तिनीहरूले डिस्प्ले गरेर पनि राखेको छ अब त्यसमा त तपाईँको के अरे सिङ्गी माछा भन्यो कि अरू माछा सबै किसिमको माछा पाउँदो रहेछ हो हो यो ठाउँहरू एकदम राम्रो लाग्यो भाइ हँ सब हज हजुर हजुर हुन्छ भाइ ल हुन्छ हवस् हवस् हवस्